हजुरहरू हामीले मनाउने चाडहरू दसैँ तिहार दसैँ तिहार अनि उयो माघे सङ्क्रान्ति त्यहाँदेखि हुन्छ उयो के अरे होली सबै मनाउँछौँ हामी दसैँ तिहारमा दसैँमा अब जमारे औँसी आउँछ त्यहाँदेखि जमारा राखेर नौ दुर्गा भवानीलाई पूजा गर्छौँ त्यहाँदेखि टिका टिका विजया दशमीको दिन हामी सबै टिका लगाउँछौँ नानीहरूलाई आफन्ताहरू सबै आउँछ टिका लगाउनु टिकासिका लगायो खानपिन गराउँछौँ अनि दसैको बादमा दिवाली आउँछ दिवालीमा पनि त्यस्तै हामी फर्स्ट दिन लक्ष्मी पूजा पुज्छौँ बिहान गाई पूजा पुज्छौँ त्यहाँदेखि बलुका लक्ष्मी पूजा पुज्छौँ त्यहाँदेखि भैलेहरू आउँछ नानीहरू कन्ने केटीहरू आउँछ उनीहरू भैलेनी खेल्नु आउँछ भैलेनी आयौँ आँगन बडाली कुडाली राखन भन्दा आउँछ नानीहरूलाई हामी लक्ष्मी पूजाको टिकाहरू लगाइदिन्छौँ दान दक्षिणा दिन्छौँ उनीहरूले नाचगान पनि गर्छ भैलेनी पनि खेल्छ रमझम गरेर उनीहरू जान्छ त्यहाँ नि भोलिपल्टको दिन हामी गोरु पूजा गर्छौँ बिहान गोरुलाई पूजा गरेर त्यहाँदेखि दिउँसो देउसे आउँछ देउसे आउँछ देउसी खेल्छ केटाहरू आउँछ त्यहाँदेखि देउसी खेल्छ रमझम गर्छ नाचगान गर्छ उनीहरूलाई पनि हामी दान दक्षिणा दिन्छौँ चिया पानी पनि दिएर पठाउँछौँ त्यहाँदेखि भाइ टिकाको दिन त्यहाँदेखि भाइ टिकाको दिन बिहान पूजासुजा गरेर फेरि भाइ भाइहरू आउँछ दाजुभाइ आउँछ भाइ टिका लगाइ दिन्छौँ खानापिना सबै खुवाएर हामीले त्यो दिन रमझम गरेर पठाउँछौँ गोरु तिहारको दिन हामी सेलरोटी पनि पोल्छौँ सेलरोटि पोल्छौँ बाहिर तिर रमझम भइरहेको हुन्छ देउसे खेलेर त्यहाँदेखि भाइ टिका पनि मनाउँछौ मजाले त्यहाँदेखि भाइ टिकाको बादमा चाहिँ अब उयो आउँछ भाइ टिकाको बद्लिमा चाहिँ अब उयो बिहारीहरूको चाहिँ उयो पूजा छट पूजा आउँछ त्योहरू पनि हामी मनाउँछौँ अनि त्यसको बादमा अरू पूजाहरू आउँछ सरसती पूजाहरू त्यो पनि हामीले मनाउँछौँ सबै पूजापाट मनाउँछौँ त्यो वर्षभरि राम्रो पाटपूजा जे जे गर्नु मन छ जे जे गर्नु अब नियमहरू छ त्यो नियमहरू पनि सबै गरेर ल्याउछौँ